कालिम्पोङ जिल्ला बिगतको वर्षहरूमा कसरी परिवर्तन भई राखेका छन् भने अहिले यहाँ स साना स्थानीय कारखानाहरू बढिरहेछ जस्तै थुक्पा को कारखाना ईटाको कारखाना स्थानीय ताँबा डल्ले आँपको अचारहरू बनाउने बनाएर बिक्री गर्ने बिक्रि गर्ने यसरी नै पर्यटनहरूको क्षेत्रमा पनि धेरै परिवर्तन भइरहेको पाइन्छ स्थानीय अचारहरूको अथवा स्थानीय लोकल अनि पौराणिक परम्परादेखि चलिआएको जुन नेपाली अथवा खाद्यहरूको पनि एकदमै धेरै मात्रामा खाद्यहरू पनि एकदमै धेरै मात्रामा प्रचलित छ अनि त्यो कुराहरूलाई अहिले पर्यटनले एकदमै रुचाउने पर्यटकहरूले एकदम एकदमै रूचाउने गर्दछन् अनि त्यसरी नै पर्यटनको क्षेत्रमा पनि धेरै परिवर्तन भएको पाइन्छ कालिम्पोङ जिल्लामा बिगतको दिनहरूभन्दा गाउँहरूमा होमस्टेहरू बनिएको छ अनि गाउँ घरहरूमा पर्यटकहरूलाई आकर्षण गराउने स्थलहरू बनाउने कामहरू पनि स्थानीय र सरकार पक्षबाट धेरै जोड दिइरहेको अहिले पाइन्छ र पर्यटक पर्यटकहरूले चाहिँ सर्वप्रथम चाहिँ पाहाड अथवा बगानहरू खोलानाला भिर पहराहरू एकदमै रुचाउने गर्दछ त्यसै कारण चाहिँ पर्यटनहरूको आकर्षण आकर्षणको लागि चाहिँ त्यो कुराहरू पनि त्यो कुराहरूलाई पनि आकर्षण गराउनको निम्ति चाहिँ त्यो त्यस्ता कुराहरूलाई पनि अझै राम्रो रूपमा स्याहारेर राख्ने अथवा त्यो कुराहरूलाई त्यो स्थलहरूलाई पनि सरकार पक्षबाट नै अझै मात्रामा धेरै मात्रामा विकसित गराउनको निम्ति जोड दिइरहेको हामी पाउँछौँ अनि पर्य पर्यटन क्षेत्रलाई विकसित गराउनमा विभिन्न समाजिक सञ्जालहरूले पनि सहयोग पुऱ्याउँछ जसरी पहिलाको समयहरूमा चाहिँ समाजिक सञ्जालहरू अथवा गाउँ बस्तीको ठाउँहरूमा हाम्रो कालिम्पोङ जिल्लहरूमा चाहिँ यो कुराहरूबाट एकदमै बन्चित थियो तर अहिलेको समयहरूमा चाहिँ यो सामाजिक सञ्जालहरू धेरै मात्रामा मानिसहरूले निनानब्बे प्रतिशत नै अैलेको समयहरूमा चाहिँ त्योबाट त्योसँग टचमा भएको कारणले सामाजिक सञ्जालसँग टचमा भएको कारणले गर्दाखेरि चाहिँ गाउँ बस्ती गाउँ बस्ती अथवा पहाड क्षेत्रमा यो हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ अहिलेको समयहरूमा चाहिँ सामाजिक सञ्जालले पनि पर्यटक पर्यटन क्षेत्रमा उन्नति गर्नको निम्ति चाहिँ सहायता पुऱ्याएको छ अनि गाउँ बस्तीतिर सडक बाटो पनि पहिलाभन्दा राम्रो अनि पुगिसकेको कारणले गर्दा चाहिँ पर्यटन क्षेत्रलाई विकसित बनाइरहेको छ त्यो त्यो कारणले गर्दा पनि यी कुराले स्थानीय मानिसहरूको जीवनमा कसरी प्रभाव पारेको छ भन्दा साना तिना रोजगार हरेक बेकारी व्यक्तिहरूले पाइरहेको छ सानो सानो दोकानहरू खोलेर चिया दोकानहरू भयो कुनै पनि खाजा दोकानहरू बनाएर है मानिसहरूले चाहिँ अहिले त्यो बाटो बाहिरको पर्य पर्यटकहरू आउँदाखेरि राम्रो प्रकारले आफूले आफ्नो रोजगारहरू बढाउन सकिरहेको छ अनि गाडी चालकहरूले पनि आर्थिक बिकास गरिरहेको छ आफ्नो गाडी भएको व्याक्तिहरूले पर्यटनहरूलाई ओहोर दोहोरो गराउनको निम्ति त्यसरी नै आफ्नो अर्थ व्यवस्थामा पनि बिकास गर्न सकिरहेको छ है अनि दुर्गम क्षेत्रतिर पनि अहिलेको समयहरूमा चाहिँ सा साना पसलहरू पर्यटक पर्यटनहरूले गर्दा नै चलिरहेको छ र बाहिरबाट धेरै मान्छेहरूले कालिम्पोङ जिल्ला कालिम्पोङ जिल्लाको ठाउँहरू अथवा एकदमै राम्रो राम्रो ठाउँ भएको कारणले गर्दा यो ठाउँहरूलाई मन पराउने रुचाउने गर्दछ अनि यो ठाउँलाई यो ठाउँमा चाहिँ बाहिर बाहिरबाट आएको पर्यटनहरूले अथवा गरम ठाउँहरूबाट शितलको शितलताको निम्ति अथवा आराम गर्नको निम्ति कामहरूबाट रेस्टहरू गर्नको निम्ति यस ठउँमा आएर चाहिँ आफ्नो समयहरू बिताउने गर्दछ यस ठउँलाई एकदमै रुचाउने गर्दछ र पहिलाभन्दा एकदमै बिगतको वर्षहरूमा चाहिँ यो कालिम्पोङ जिल्लामा चाहिँ परिवर्तन आइरहेको छ